भर्खरै पौडी खेल्नेले त अब धेरै अब सावधानी नै गर्नु पर्छ होइन सेफगार्डहरू लाउनु पऱ्यो अलिक अब पर अब गहिरोमा जानु भएन होइन गहिरोतिर जानु भएन अलिक अब बिस्तारै पर्फेक्ट भएकोहरू जस्तो त गर्नु भएन धेरै गहिरोमा धेरै लामोसम्म पनि जानु भएन त्यसरी गर्नु पर्छ नि